ए सुन्नु होस् न सुन्नु होस् न हजुर हजुरले एउटा नाटक लेख्नु भएको रहेछ त्यसमा हजुरले मलाई पनि एउटा किरदार निभाउनलाई दिनु भएको छ भन्ने सुनेको थिएँ कस्तो नाटक थियो होला नि मेरो सुदेश राई हजुर हजुर हजुर हजुर

ज्यू अब कस्तो प्रकारको नाटक होला हो त्यसमा निभाउनु पर्ने चाहिँ मैले के हो किरदार चाहिँ हजुर हजुर ए त्यसो भए त्यसो भए हजुर कहिलेतिर गर्नु हुन्छ मलाई जानकारी दिनु होस् है हजुर हजुर ए ए हुन्छ हुन्छ त्यसो भए आइतवार आउँछौँ तर त्यो तपाईँको भाषा शैली भयो तपाईँको संवादहरू के कस्ता छन् ज्यू ज्यू ऊ त्यो हजुरको नाटकले अहिलेको आधुनिकतालाई नै झल्काएका छन् त्यसो भए हजुर हजुर हजुर हजुर ज्यू ज्यू यो उक्त हजुरले लेखेको नाटकमा मलाई पनि एउटा अभिनय दिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद र हजुरको नजरमा कुन चाहिँ नाटकहरू के कति गाभेको छ हजुरको नाटक बाहेक अरू कसैले अन्य नाटकहरू पनि गाभेको छ त्यस उक्त दिनमा ए हुन्छ नि त्यसो भए आइतवार भेटौँ न है हुन्छ